चलचित्र फेसन सो वा विज्ञापन अब त्यस्तो त अब यहाँ हाम्रो ठाउँमा त त्यस्तो त हुँदैन तर पनि अब अब त्यसो त मलाई केही थाहा छैन तर अब धेरै उयोहरू चलचित्रहरू चलेको छ धेरै अब चलिरहेको छ होइन यहाँनिर त